मेरो दौडने जुत्ताको नाम चाहिँ अजन्ता हो होइन अनि म चाहिँ दौडिन्छु होइन एकदम दामी लाग्छ कुद्नु होइन हामीलाई अनि मेरो के भन्छ लुगा मैले चाहिँ जर्सी लगाएर कुद्छु एकदम कम्फोर्टेबल लाग्छ होइन त्यसरी कुद्नु होइन अनि अजन्ता लगा अजन्ताको जुत्ता लगाएर चाहिँ एकदम कम्फोर्टेबल हुन्छ होइन हल्का होइन दामी लाग्छ कुद्नु अनि हामीहरू चाहिँ कुद्नु कहाँ कहाँ जान्छौँ होइन अनि ग्राउन्डतिर जान्छन् बिहान बिहान पाँच बजीतिर उठेर ग्राउन्डको चक्कर लगाउँछौँ पाँच छ चक्कर होइन हामीहरू फुटबलहरू पनि खेल्छौँ फुटबलहरूको हौ त्यस्तै जर्सी लगाएर हामी हाम्रो अलगै लुगा छ होइन रनिङ गर्नु पनि त्यो रनिङ लुगा जर्सी लगाउँछन् हामीहरूले कम्फोर्टेबल हुन्छ त्यो जर्सी त्यो जर्सी लगाउँछन् त्यहाँदेखिको जुत्ता लगाउँछन् अजन्ताको जुत्ता हौ त्यो लगाएर हामी कुद्नु जान्छौँ अजन्ताको जुत्ता एकदम कम्फोर्टेबल छ होइन त्यो जुत्ता लगाएर यस्तो हल्का लाग्छ कि केही लगाएको छैन जस्तो लाग्छ होइन त्यसरी कुद्नु हामीलाई एकदम दामी लाग्छ होइन हामी चाहिँ अजन्ताको जुत्ता लगाएर कुद्छौँ होइन अनि हामीहरू चाहिँ जान्छौँ कुद्नु साथीसाथीहरू हामी सबै साथीहरू पनि त्यसरी अजन्ताको जुत्ताहरू जर्सीहरू लिएर जान्छौँ होइन हामीहरू सबैजना जान्छौँ कोही बेला बगानतिर जान्छौँ कोही बेला यस्तो ग्राउन्डतिर जान्छौँ पाँच छ चक्कर रनिङ लगाउँछौँ होइन जुत्ताहरू लगाएर जान्छौँ अनि अजन्ताको जुत्ता लगाउँछौँ अनि जर्सीहरू लगाउँछौँ एकदम कम्फोर्टेबल लाग्छ जान्छौँ होइन अनि अजन्ताको जुत्ता लगाउँदा चाहिँ लाग्छ कि खुट्टामा केही लगाएको छैन एकदम त्यस्तो हल्का न हल्का कम्फोर्टेबल त्यस्तो लाग्छ नि होइन अनि जर्सी लगाउँछौँ जर्सी कम्फोर्टेबल जर्सी पनि एकदम पत्ला हुन्छ कम्फोर्टेबल लाग्छ होइन जर्सी अजन्ताको जुत्ताहरू लगाएर हामीहरू चाहिँ रनिङ गर्न जान्छौँ अनि होइन हामीहरू रनिङ गर्दा चाहिँ एकदम रनिङ गरिसकेर चाहिँ हामीहरूलाई एकदम आफ्नो जिउ एकदम तन्दुरुस्त त्यस्तो टाइपको एकदम फिट लाग्छ होइन अनि रनिङ गर्न फर्स्ट फर्स्ट रनिङ गर्दा खुट्टाहरू कस्तो दुख्छ होइन यस्तो फिलाहरू छेपारीहरू कस्तो दुख्छ होइन अनि त्यहाँदेखिको आस्ते आस्ते रनिङ गर्दा गर्दा गर्दा बानी हुन्छ होइन बानी भइकन चाहिँ हामीलाई एकदमै दामी लाग्छ होइन बानी भएर चाहिँ एक दिन गएन भने फेरि त्यसरी दुख्न थाल्छ त्यो लागि रनिङ गर्नुथाल्यो भने चाहिँ डेली जानुपर्छ कि कहिले एक दिन जाने एक दिन नजाने एक दिन जाने एक दिन नजाने त्यस्तो गर्नुहुँदैन गएपछि रेगुलर जानुपर्छ नभए जाएन भने जाँदै जा नजानु त्यस्तो गर्नुपर्छ होइन रनिङ गर्नु चाहिँ तर रनिङ गर्नु आफू बिहान बिहान मर्निङ वक इभिनिङ वक इभिनिङ भन्दा पनि मर्निङ वक चाहिँ एकदम दामी हो होइन भर्खर घाम अस्ताइरहेको हुन्छ होइन अनि कुद्नु शीततिर होइन बगानमा ग्राउन्डतिर होइन शीत हुन्छ त्यस्तोतिर कुद्नु एकदम दामी लाग्छ होइन दिन एकदम यस्तो मर्निङ वक गएको चाहिँ राम्रो इभिनिङ वक गएकोभन्दा होइन अनि मर्निङ वक जानु चाहिँ हामीहरूलाई राम्रो लाग्छ मर्निङ वक गएको चाहिँ एकदम फाइदा नै छ होइन अनि हामीहरू चाहिँ बेसी तर साथीहरूसँग गयो भने पनि नि हामी मर्निङ वक जान्छु इभिनिङ वक चाहिँ हामीहरू जान्दैनौँ अहिलेसम्म होइन जान्छौँ कोही कोही बेला होइन अनि साथीहरू पनि नि सबैजना मर्निङ वकै जाने हुन्छ होइन अनि हामीहरू चाहिँ मर्निङ वकै जान्छौँ अनि हामीहरूले अजन्ताको जुत्ता लगाउँछौँ होइन अनि अजन्ताको जुत्ता अनि के जर्सी एडिडासको जर्सीहरू लगाएर हामीहरू रनिङ गर्नु जान्छु होइन रनिङ गर्नु थाल्यो भने चाहिँ हामीहरूले चाना त्यो पानीमा भिजाएर राखेको चानाहरू त्यस्तो चाना फुक्को चाना मात्रै खानुपर्छ त्यसको पानीहरू पिउनुपर्छ हामीहरूले चाहिँ रनिङ गर्नुथाल्यौँ भने त्यसो गर्नुपर्छ होइन त्यस्तो गऱ्यौँ भने हाम्रो जिउमा एकदम उयो पनि हुन्छ तागत पनि हुन्छ होइन अनि हामीहरूले एकदम राम्ररी एकदम फुर्ति हुन्छ कुद्नु त्यस्तो सबैमा एकदम राम्रो लाग्छ होइन हामी चाहिँ त्यसरी जानुपर्छ अनि हामी म चाहिँ यही भन्न चाहन्छु कि रनिङ सबैजना गर्नु होइन रनिङ गरेको एउटा राम्रो पनि हो होइन रा नराम्रो होइन राम्रै हो सबैजना गएको झनै राम्रो हो होइन इभिनिङ भन्दा मर्निङ राम्रो हो मर्निङमा मजाले घाम पनि निस्किरहेको हुन्छ घाम आस्ताइरहेको हुन्छ त्यसमा हामी कुदेर जानुपर्छ होइन अनि मतलब अब बाटोतिर शीतैशीत हुन्छ त्यस्तोतिर हामीहरू कुद्नु एकदम दामी लाग्छ होइन मर्निङ वक जानु चाहिँ राम्रो हो इभिनिङ भन्दा अनि मर्निङ वकमा चाहिँ हामीहरू अजन्ताको जुत्ता लगाउँछ एडिडासको जर्सीहरू लगाएर एकदम हल्का हुन्छ हल्का खुट्टामा पनि जुत्ता एकदम हल्का हुन्छ हामी चाहिँ त्यो लगाएर जान्छौँ होइन अनि साथीहरूसँग सबैसँग जान्छौँ अनि हामीहरू चाहिँ रनिङ गर्छौँ तपाईँहरू पनि नि जोस